म जसको लागि खाना बनाउँछु उनारूकै रुचि अनुसार खानामा सुधार पनि गर्छु किनभने कसैलाई पिरो मन पर्छ कसैलाई कम्ती पिरो मन पर्छ कसैलाई चर्को मन पर्छ कसैलाई चर्को मन पर्दैन यसै कारण सुधार गर्नु जरुरी छ